गाईबस्तुको लागि चाहिँ गाईलाई बेसीजस्तो चाहिँ अब त्यो गोठ बनाएर राखिन्छ अन्त चराउने जग्गा पनि छ भने राम्रो हो खुट्टाहरू तन्किनु पाउँछ यताउति कुद्नु पाउँछ बारीतिर र त्यसको लागि चाहिँ जमिनहरू निकै ठुलो हुनुपऱ्यो जङ्गलतिर छोडिदिए पनि हुन्छ फरेस्ट बस्ती फरेस्ट बस्तीतिर छोडिदिए पनि हुन्छ बस्तीतिर जङ्गलतिर गएर गाईहरूले दिनभरि घाँस खान्छ त्यहाँदेखि बेलुका आएर बस्छ आफै अनि जान्छ आफै आउँछ एकपल्ट चाहिँ लानुपर्छ र आउने बाटो र जाने बाटो देखाउनुपर्छ र उनीहरू अब एउटा गाई भनेपछि एउटा बुद्धिजीवी नै प्राणी हो उहाँ आफै जान्छ आफै आउँछ छोड्नु चाहिँ पऱ्यो बाटोमा एकपल्ट सिकाउनु पऱ्यो तिनीहरूलाई यो बाटो हिँड्नुपर्छ भनेर भन्यो भने उनीहरूको त्यो उनीहरूको आफ्नै गन्धले पनि त्यही बाटो हिँडेको होला त्यति चाहिँ हामीलाई एक्सपिरियन्स छ त्यसलाई गाईलाई चराउने ठाउँ पनि एक एक प्रकारको मैदान टाइपकै हुनुपऱ्यो पाहाडीतिर भयो भने अप्ठ्यारो जग्गातिर भयो भने गाईहरू लडेर खुट्टा भाँच्छ हात खुट्टा पुच्छर अब ढाँडहरू भाँचिन्छ लड्छ भनेर अलिकति डेन्जरै हुन्छ र पनि उनीहरू बुझकी नै हुन्छ पाहाडमा पनि चढेर घाँस खाएर पनि झर्छ चढ्छ उनीहरूलाई सब त्यति साह्रो ह तर्साउनु चाहिँ हुँदैन तर्सायो भने चाहिँ आफै भाग्छ र फेरि लड्नेपड्ने डर हुन्छ र त्यसलाई अब के जङ्गलमा छोड्दा पनि भयो मधेसमा चाहिँ सजिलो प्लेन नै प्लेन हुन्छ त्यहाँ चाहिँ गाईलाई खुल्ला छोडिदियो भने जङ्गलमा खानु खायो घुमेर फेरि बेलुका घरमै आइहाल्छ त्यो गाईहरूको फेरि राम्रै हुन्छ छोडेको गाई चाहिँ अलिकति जिउ पनि पात्लो हुन्छ हल्काफुल्का हुन्छ बाँधेर राखेको गाई चाहिँ अब विचरा हल्लिनु पनि सक्दैन र बेसी मोटो पनि हुन्छ फेरि हिँड्नु पनि सक्दैन र गाईलाई चाहिँ खुल्ला जग्गामै राखेको जस्तो चाहिँ मलाई राम्रो लाग्छ